मैले रातको समयमा चरा अवलोक अवलोकन गर्ने प्रयास गरेको छु त्यो चरा चाहिँ लाटोकसेरो जस्तो थियो र त्यसलाई चाहिँ हामीले मधिसे लाटोकोसेरो भन्छौँ रातको समयमा त्यो चरा जहिले पनि कराउँछ प्राय रातभरि जस्तै कराउँछ र त्यो चराको कराइमै एकदमै मलाई खुसी लाग्छ रातको सुनसान रातमा त्यो चरा कराउँछ र मैले त्यो चरालाई मैले टर्च लाइट लगाएर हेर्दाखेरि रुखमा बसेको थियो त्यो चरा ए टु जेड लाटोकोसेरो जस्तो थियो र लाटोकोसेरो जस्तै कानहरू पनि थियो त्यस्तो खालको मैले चरा देखेँ देखेको छु र त्यो चरा चाहिँ एकदमै रमाइलो लाग्छ एकदमै राम्रोसँगले हामी निद्रामा पनि हामी त्यो चरा कराएको सुन्छौँ र मलाई एकदमै खुसी लाग्छ सुनसान रातमा त्यो खालि एउटा चरा कराउँछ त्यसलाई लाटोकोसेरो मधिसे लाटोकोसेरो भनेर हामी भन्छौँ र त्यस्तो खालको चरा चाहिँ मैले हाम्रो गाउँ घरमा चाहिँ खालि त्यो मात्र रातको समयमा मैले देखेको छु र एकदमै राम्रो लाग्छ मधेसि लाटोकोसेरो कराएको एकदमै त्यसको स्वर नै एकदमै मन पर्छ